हाम्रो भारतको यातायत प्रणाली यस्तो छ कि मानि सामान्य मानिसहरू देश विदेश घुम्नको लागि कसैले रेल या कसैले बस बुक गरेर घुम्ने गरेको छ घुम्दाखेरि यात्रुले बोक्नु परेको समस्याहरू या चुनौतीहरू चाहिँ यस्तो छ कि कुनै जग्गामा मान्छेहरूको बसको टिकट पाउँदैन टिकट नपाउँदा मान्छेहरू चाहिँ कति चाहिँ हामी बसको मुढामै बसेर पनि घुम्ने या उयो गर्ने गर्नुपर्छ र ट्रेनको कोही टाइम ट्रेन आउने टाइम या ट्रेन ढिलो आइदिन्छ कोही बेला टाइमको हेरफेरले गर्दा हामी प्लेटफर्ममै सुत्नु बाध्यता पर्छ त्यही कारण हाम्रो हाम्रो हामी आम आद मान्छेको लागि चाहिँ भार भारत भारत यातायातले न कतिवटा कुरामा ध्यान दिनुपर्नेछ